मैले मोबाइल फोनको बारेमा केही कुरा नराम्रो भन्नु पर्दा यसले विद्यार्थीको जिन्दगीमा धेरै नराम्रो कामहरू गरिएको छ यसको कारणले गर्दा विद्यार्थीहरू पढाइमा सम्हाल्न सकेका छैनन् तिनीहरू धेरै समय फोनमा बिताएका छन् जसले गर्दा तिनीहरूको पढाइमा धेरै नोक्सान भएको छ तिनीहरूले पढाइमा ध्यान नदिएर हर समय फोन हेरिएको कारणले गर्दा तिनीहरूले राम्रो रिजल्ट ल्याउन सकेका छैनन् तिनीहरूले मोबाइलमा धेरै कम समय गरे भने तिनीहरूले आफ्नो पढाइमा धेरै राम्रो गर्न सक्छन् यस फोन धेरै हेरिएको कारणले गर्दा हामी मानव जीवनको धेरै धेरै नराम्रो कामहरू गरिएको छ यसले गर्दा हाम्रो शरीरमा पनि धेरै रोगहरू निक्लन सक्छन् जसले गर्दा हामी जसले गर्दा हामी धेरै रोगहरू निक्लन सक्छन् यसको कारणले हामी खानाहरू पनि खाँदैनौँ अनि सुत्न पनि सक्दैनौँ जसले गर्दा हामीभित्र धेरै ठुलो रोगहरू पनि निक्लन सक्छ हामीले खाना नखाएको कारणले गर्दा र नसुतिएको कारणले गर्दा रोगहरू पनि ठुलो हुन सक्छन् अनि आजकलका त नानीहरूले पनि फोनहरू चलाउँछन् तिनीहरूले रात दिन फोन चलाइएको कारणले तिनीहरूलाई आँखामा रोगहरू पनि निक्लन सक्छ ती आँखाको रोगहरूको बचाउको निम्ति तिनीहरूले फोनको चलाउनु निम्ति धेरै कम गरिएको हुनु पर्छ तिनीहरूले बाहिर खेल्न जानु पर्छन् ती फोनको समय अलिक कम गरेर विद्यार्थीहरूले पनि आफ्नो फोन कम चलाएर ती पढाइमा ध्यान दिइरहेको हुनु पर्छन् यसकारणले हामी मोबाइल फोनको उपयोग धेरै कम्ती गर्नु पर्छ